म चाहिँ तेरे नामको अब हिरो सलमान खानलाई भेट्न चाहन्छु होइन किन भन्दाखेरि उहाँले अब मलाई चाहिँ यस्तो खालको सोध्नु मन छ कि कि उहाँ चाहिँ किन बिहा न गर्नु भएको होइन अहिलेसम्म भनेर अब पैला ऐश्वर्या राय र होइन सलमान खानको एउटा मुभी थियो होइन त्यतिबेला चाहिँ अब उनीहरू अब प्रेम सम्बन्धमा बाधिएको छ भनेर चाहिँ अब हामीले सुनेको थियो होइन अब त्यो साँच्ची नै हो कि या होइन होइन त्यही सोध्नु अब इच्छा थियो होइन सल अब उहाँलाई भेटेर चाहिँ अन्त उहाँले अब हामीले मसिनोमै देखेको होइन अहिइलेसम्म बिहा गर्नु भएको छैन अचम्म लाग्छ फिफ्टी क्रस गरिसक्नु भयो गरिसक्यो होइन अहिलेसम्म बिहा नगरी बस्नु भएको छ अन्त त्यही त्यहीहरू सोध्नु मनपर्छ मलाई चाहिँ उहाँलाई भेटेर चाहिँ